मेरो मैले महत्त्वपूर्ण निर्णय लिनुपरेको समय चाहिँ हो मैले आफ्नो बाह्र कक्षा समाप्त गरिसकेपछि चाहिँ अगाडि चाहिँ के गर्ने कुन विषयमा पढाइलाई अगाडि बढाउने भन्ने एउटा मेरो ठुलो हो विषय थियो अनि यसमा चाहिँ मैले एउटा ठुलो निर्णय लिएँ कि म अगाडि कलेज नगरेर चाहिँ मैले चाहिँ कम्प्युटर कोर्सलाई चुने है त्यो मेरो एकदमै ठुलो निर्णय थियो र यो निर्णयका लागि चाहिँ मैले आफ्नो आमा बाबाको सल्लाह विशेष गरी लिएँ कि उहाँहरूले उहाँहरूलाई थाहा हुन्छ कि हामीले कस्तो प्रकारको अगाडि बढ्नुपर्ने हो कसरी बढ्नुपर्ने हो भन्ने कुराहरू विशेष गरी म उहाँहरूबाटै सल्लाह लिने गर्दछु